मेरो सबभन्दा अ अविस्मरणीय बाइकिङ अनुभव म मेरो बाबासँग कालिम्पोङदेखि सिलगडी हुँदै मिरिक जाँदाको समय थियो अनि यो किन एकदम विशेष थियो भन्दा हामी हामीले सोचेको थिएनौ हामी कहाँ जान्छौँ भनेर तर अब हामी एकदम नसोचीकन अचानक हिँडेका थियौँ अनि म पनि एकदम छक्कै परिरहेको थिएँ कि अब हामी यहाँदेखि यता पुग्छौँ यता पुग्छौँ भनेर अनि हामी हाम्रो त्यो बाइक अविस्मरणीय बाइकिङ अनुभव चाहिँ किन भयो भन्दाखेरि हामी अचानक एउटा जगामा गयौँ अनि त्यहाँनेर एकदम डर लाग्दो पानी पर्न थाल्यो हामी सिलगडीदेखि मिरिकको बाटो हुँदै गर्दाखेरि हामी एकदम डर लाग्दो पानी पर्यो अनि त्यो बाटोमा चाहिँ हामीले एकदम साह्रो परेको थियो अनि एकदम मजा पनि आएको थियो बादमा सोच्दाखेरि अनि हामी मिरिकमा मजाले गएर घुमेका थियौँ अनि त्यही बाटोबाट फेरि हामी बेलुका सिलगडी झरेर कर्सियङ चढेको थियौँ अनि बाबाले मलाई त्यहीँ कर्सियङमा छोडेर म कर्सियङदेखि एक्लै घर जानु परेकोले गर्दाखेरि त्यो यात्रा मेरो एकदम यादगार भएको छ